नेपाली भाषा चाहिँ हाम्रो प्रमुख भाषा भएकोले गर्दाखेरि चाहिँ निकै सजिलो मज्जासँगले बोल्न सक्छौँ है हामी नेपालीमा है हाम्रो साथीहरू भयो हामीदेखिको ठुलो सानोहरू भयो है हामी उनीहरूसँग पनि राम्ररी बोल्न सक्छौँ होइन हामी कहीँ गयो अरे है हामी धेरै टाढा गयो अरे हामी ड्राईभरहरूसँग भयो है हामी राम्रोसँगले बात मार्दै है नेपालीमा हामी राम्रोसँगले बोल्दै हामी जान सक्छौँ होइन त्यहीँ हामीले इङ्लिसमा बोल्न खोज्छौँ भने हामी त्यहाँ इङ्लिसमा हामी अड्किन्छौँ है राम्ररी बोल्नु सक्दैनौँ है आफ्नै भाषा प्रयोग गरेको छौँ है नेपालीमा बोल्दैछौँ भने हामी राम्रोसँगले उनीहरूलाई पनि बुझाउनु सक्छौँ है हामी राम्ररी बोल्नु सक्छौँ त्यही पनि हामी नेपाली पहिला त हामी जब एउटा नेपलीको घरमा जन्मिन्छौँ है हामी त्यहीँबाट नेपाली भाषा सिक्ने गर्छौँ होइन घरमा आमा बाबा बोलेको सुनेर नानीले सिक्ने गर्छ होइन नानीहरूले आमा बाबाले जे बोल्छ त्यही नानीले पनि सिक्ने गर्छ आमा बाबाले नेपाली बोल्दैछ भने हामी आमा बाबाकैबाट सिक्न सक्छौँ है आमा बाबाकोबाट सिक्छौँ हामी त्यही हामी स्कुलमा जब आउछौँ स्कुलमा आएर पनि हामीलाई नेपाली भाषामा सिकाउने जान्न चिनाउने गर्ने गर्छौँ है नेपाली टिचरहरू भएको हुन्छ है हामीलाई पढाउने गर्छ नेपाली नेपाली सब्जेक्ट भएकोले गर्दाफेरि हामी नेपालीमा धेरै राम्रो बोल्न पढ्न लेख्न सक्ने गर्छौँ है हाम्रो नेपालीमा हामी कविताहरू लेख्न सक्छौँ होइन सारांशहरू भयो धेरैवटा कुराहरू भयो नेपालीमा हामीले के के लेख्न सक्छौँ पढ्न सक्छौँ है हामी सबै गर्न सक्छौँ त्यसमा हामीले कविताहरू लेख्न सक्छौँ कथाहरू लेख्न सक्छौँ होइन हामीलाई नेपाली राम्रो बोल्नु सक्यो भने हामीले हामी पछाडि गएर लेखक है कथाकार नाटककार धेरै बन्न सक्छौँ त्यस्तो कुराहरू बन्न सक्छौँ है हामी नेपालीमा हामीले धेरै कुराहरू गर्न सक् लेख्न पढ्नहरू सिकेका छौँ भने हामी है नेपालीमा अनुवादहरू गर्न धेरै धेरै धेरै चिजहरू हामीले सिक्न सक्छौँ है नेपाली त हाम्रो लागि हाम्रो प्रमुख भाषा भएकोले गर्दा हामी है धेरै सिक्ने गर्छौँ लेखकहरू भयो है स्कुलमा पनि हामीलाई धेरै सिकाउने गर्छ कविताहरू पढाउने गर्छ है नाटकहरू पढाउने गर्छ है धेरै पढाउने गर्छ है हामीले त्यहीँबाट पनि नेपाली सिक्छौँ होइन साथीहरूसँग हामी हाँस्दा जिस्किँदा बोल्दा हामी नेपालीमा प्रयोग नेपाली भाषा प्रयोग गर्छौँ है हामी नेपाली भाषा है बोल्ने गर्छौँ होइन साथीहरूले पनि नेपाली भाषामा रुचि राख्छ भने है बोल्न सजिलो लाग्छ भन्छ भने है हामी साथीहरूसँग नेपाली भाषामै बोल्ने गर्छौँ बाहिर हामी हाम्रो ठुलो बढा दिदी दिदी भाइहरूसँग बोल्दाखेरि पनि हामी नेपाली भाषा प्रशिष्टिसँगले बोल्न सक्छौँ भने हामी इङ्लिसमा हामी राम्ररी बोल्न सक्दैनौँ त्यसरी होइन हामी अरू भाष्य अरू भाषाहरूमा हामी राम्रो छैन भने निपुण छैन भने पनि हामी नेपाली भाषामा निकै निपुण भएकोले गर्दाखेरि हामी नेपाली भाषामा निकै बोल्न सक्छौँ होइन नेपाली भाषा चाहिँ हाम्रो लागि खास बनेको हुन्छ भने हामीले घरदेखि सिकेर आएको हुन्छ भने हामीले नेपाली भाषा चाहिँ हामी धेरै बोल्न सक्छौँ होइन नेपाली हाम्रो स्कुलमा है नेपाली टिचर पनि धेरै राम्रो भएको छ है राम्रो आएको हुनाले अब जस्तो कि मेरो त नेपालीमा फेबरेट भनेको नै है माला म्याम थियो होइन पहिला हामी जुन चाहिँ स्कुल पढ्थ्यो है त्यो स्कुलमा माला म्याम भन्ने हुनुथ्यो है नेपाली भाषा उसले प्रशिष्टिसँगले पढाउनु हुन्थ्यो है नेपाली भाषामा धेरै ज्ञान लिएको उहाँ है धेरै राम्रो पढाउनु हुन्थ्यो नेपाली भाषा मलाई रुचि राखेको भनेको नै म्यामले गर्दा हो है मलाई धेरै मन पर्नु हुन्थ्यो है उहाँले पढाएको चाहिँ अनि यहाँ पनि हामी यो अर्को स्कुलमा आएँ है यहाँ अर्को स्कुलमा आएपछि पनि हाई सेकेन्डरी भएपछि है यो स्कुलमा आउँदाखेरि पनि यहाँ पनि मैले त्यस्तै राम्रो टिचर पाएँ है नेपालीको दिलिप सर भन्ने पाउनु पाएको छु है यहाँनिर पनि राम्रो पढाउने पाएको छु है उहाँले पनि धेरै धेरै राम्रो पढाउनु हुन्छ है अन्त उहाँकोबाट पनि हामी धेरै कुरा सिकेका छौँ होइन नेपालीमा हामी कसरी बोल्नु पर्छ है अनुवादहरू भयो धेरै धेरै कुराहरूमा है ब्याक व्याकरणमा हामीले धेरै मिस्टेकहरू गरेको छौँ भने पनि उहाँले हाम्रो व्याकरणमा पनि सुधार ल्याइदिने कोसिस गर्नु गरिरहनु भएको हुन्छ है हाम्रो बोली स्पष्ट पार्नका निम्ति पनि हामीलाई धेरै धेरै पढाउनु हुन्छ है धेरै कुराहरूमा हामीलाई सिकाउनु हुन्छ है हामीलाई कतिबटा कुराहरूमा नेपाली विषय नै लिएर है धेरैओडा कुराहरू हामीलाई सिकाउनु हुन्छ हामीले कहीँ बाहिरहरू जाँदाफेरि है हामीले बोलीहरू कसरी राख्नु पर्छ है नेपालीमा कसरी बोल्नु पर्छ भन्ने पनि सिकाइरहेको हुन्छ है धेरै सिकाउनु हुन्छ अन्त नेपाली भाषा चाहिँ मेरो फेब्रेट भएकोले गर्दाखेरि चाहिँ म नेपालीमा चाहिँ राम्ररी बोल्न सक्छु है नेपाली चाहिँ मलाई धेरै मनपर्ने गर्छ अनि नेपाली चाहिँ मेलै मेरो पहिला त मैले मेरो आमा बाबाकोबाट सिकेको हो भने त्यसपछि मैले मेरो प्राइमेरी स्कुलमा निकै सिकेको थिएँ है निकै अक्षरहरू नेपाली अक्षरहरू सिकेँ त्यसपछि मैले